अब सबै मान्छेको एउटा व्यक्तिगत लक्ष्य र आकांक्षाहरू त सबैले बोकेर आएकै हुन्छ है र त्यो व्यक्तिगत भन्दा पनि धेरै चाहिँ म यता सामाजिक कार्यहरूमापट्टि धेरै ढल्किएको छु है जस्को लागि म धेरै वर्षदेखि जस्तै तपाईँको करिब दस वर्षदेखि नै म यो तपाईँको इन्डियन रेड क्रस सोसाइटी है सेन्ट जोन्स अम्बुलेन्स है कालिम्पोङ ब्लड डोनर्स फोरम यो सबैसँग जोड़िएर धेरै धेरै सामाजिक कामहरू गरिरहेको छु है र धेरै जस्तै कुनै जग्गामा आगलगी भयो पहिरो गयो भूकम्प पीड़ितहरू जुन चाहिँ छ उनीहरूलाई हामीले यहाँबाट कुनै संस्थाको माध्यमद्वारा नै हामीले के अरे रिलिफको समानहरू लगिरहेको छौँ गरिरहेको छौँ जग्गा जग्गा जुन जग्गामा एउटा राम्रो स्वास्थ्य केन्द्र छैन त्यहाँ स्वास्थ्य केन्द्र नभएको खन्डमा हामी महिनै महिनापछि गएर त्यहाँ एउटा स्वास्थ्य जाँच शिविरहरू राखिरहेको छौँ है र जसले यहाँ कालिम्पोङमा मात्रै नभएर जस्तो सिलगडी भयो है बङ्गलोर भयो कोलकत्ता भयो भेल्लोर भयो त्यहाँनिर जसले आफ्नो ज्यान बँचाउनका निम्ति जसलाई रगतको खाँचो पर्छ त्यहाँनिर हामीले त्यो सबै उहाँहरूलाई सजिलैसँग त्यो रगत कहाँबाट पाउने कसरी पाउने है आफु पर्सनली गएर यहाँ कालिम्पोङभित्र अथवा नजिकै क्षेत्रमा जस्तो सिलगडी दार्जिलिङ सिक्किम जस्तै क्षेत्रहरूमा त आफै गएर भएपनि हामी आफ्नो इन्डिभिजुवली हामीले त्यो सहयोग गरिरहेको छौँ आफ्नै रगत दिएर पनि त्यो सहयोग गरिरहेको छौँ है र जस्तै टाडो टाडो भयो टाडो टाडोमा हामीले एकअर्कालाई कन्ट्याक्ट गरेर त्यहाँ हस्पिटल त्यो जहाँ चाहिँ टाडो टाडोको हस्पिटलहरू छ त्यहाँ पनि हामीले रगत प्रबन्ध गरि नै रहेको छौँ है र सबैको व्यक्तिगत एउटा लक्ष्य र उयो हुन्छ आकांक्षाहरू हुन्छ तर मेरो जुन चाहिँ उयो छ जुन छे मेरो म बिजनेस गर्छु जस्तै म र मेरो धरमपत्नी एउटै बिजनेसमा छौँ जस्तै हामी प्रेस चलाउँछौँ होइन एउटा प्रिन्टिङ प्रेस चलाउँछौँ त्यसले हामीलाई अलिक भए पनि जसो गरेर जे गरेर भए पनि हात र मुख जोड्नु त पुगी नै रहेको छौँ तर जतिजनालाई यो हात र मुख जोड्नु पनि साह्रो परेको छ त्यस्तो व्यक्तिहरूलाईको नजिक पुगेर चाहिँ काम गर्नुमा चाहिँ मलाई धेरै खुसी लाग्छ